हेलो टुनटुन हार्डवेयर हो दाजु अस्ति तपाईँकोबाट मैले त्यो लगेको थिएँ नि ड्रिल मसिन त्यति बेलाको त्यो चाहिँ अहिलेसम्म चलाइरहेको छु चलाउनु त हो कतिपल्ट बिग्रिसक्यो बनाउँदा बनाउँदा हत्तु भइसक्यो र त्यो ड्रिल मसिन चाहिँ तपाईँको त्यस्तो खास चाहिँ रहेन रहेछ अन्त यो पालि मैले तपाईँकोबाट जुन चाहिँ वाला महँगो वाला लिएर आएको छु नि हो जसको जे काम चाहिँ अलिक राम्रो रहेछ अलिक चलाउन नि मजा आयो स्वाइँ स्वाइँ छिटो छिटो मजाले बेसी भाइब्रेट नगरी मजाले चल्दैछ हो यस्तो खाले ड्रिल मसिन योभन्दा अलिक राम्रो क्वालिटीको त है यसमा अझ धेरै आयो भने चाहिँ म अझ दुइवटा जस्तो लिने विचार गर्दैछु कि त्यो हल्का चाहिँ दुइवटा जस्तो राम्रो वाला योभन्दा राम्रो क्वालिटीको आयो भने चाहिँ मलाई भन्नु न फोन गरेर ल हुन्छ